एक तारिक जनवरी संसारभरी पहिलो दिन वर्षको मनाइने साह्रै दामी दिन मजा आउँछ हामी पिकनिक जान्छौँ अरू पनि जान्छ धैरै मजा आउँछ घुमफिर गर्ने त्यो दिन खुल्ला ठन्डाको समय हुन्छ खुल्ला मजा आउँछ दामी हुन्छ त्यो दिन घुमी फिरी हिड्ने दिन मजाको हुन्छ अनि त्यसको बादमा आउँछ छब्बिस जनवरी जो हाम्रो भारतवर्षको गणतन्त्र दिवस मनाइन्छ त्यो दिन ठुला ठुला दिल्लीमा ठुलो दिल्लीमा लगायत अरू अरू जग्गामा पनि भारतको अरू अरू जग्गामा पनि ठुलै धुमधामसहित धुमधाम तरिकामा मनाइन्छ परेड खेल्नु मार्च पास्ट खेल्नु परेड खेल्नु पुलिसले आर्मीले राज्य राज्यकोले त्यो दिन पनि एउटा देशवासीको लागि गर्वको दिन पनि हो मजा पनि आउँछ टिभीमा दिल्लीमा दिल्लीको कार्यक्रमहरू जग्गा जग्गाको कार्यक्रमहरू छब्बिस जनवरीको एकदमै आनन्द मायक कार्यक्रम हुन्छ त्यो दिन आफ्नो देशको शक्ति प्रदर्शन गरिन्छ खुब मजाले खुब मनोरञ्जन पाराले हेर्छौँ हामी त्यो दिनहरू मजा आउँछ अनि चौध अप्रेल चौध अप्रेल हामी त्यो दिनलाई पहिलो बैशाख पनि भन्छौँ अनि त्यो नेपालीहरूको पहिलो बैशाख नेपाली न्यु इयर नेपालीको नयाँ वर्ष मनाइन्छ त्यो दिन अनि त्यसलाई चैते दसैँ पनि भनिन्छ खुब मजा आउँछ त्यो दिन पनि नेपालीहरूको लागि मजा गरिन्छ दिन पनि खुल्ला गरम न ठन्डाको हुन्छ गरम पनि हुँदैन ठन्डा पनि हुँदैन धेरै दिन धेरै राम्रो हुन्छ त्यो दिन मजा आउँछ खुब मजा मजा आउँछ त्यो दिन धेरै दामी हुन्छ मजा आउँछ जुलाई अनि सत्ताइस जुलाई सत्ताइस जुलाई हाम्रो पाहाडको निम्ति एउटा

दिन हो त्यो दुःखमय सङ्ख्या हो दुःखमय तारिक हो त्यो दिन बहुत बहुत बहुत दुःखमय तारिक हो त्यो दिन किनभने सत्ताइस जुलाईको दिन हाम्रो

हाम्रो गोर्खा सन्तानहरू कतिजना सहिद भयो सिआरपीको गोलीबाट सरकारको राजनीति कुटनीतिबाट त्यो दिन कहिले पनि भुल्न सक्दैनौँ हामी कहिले कहिले पनि भुल्न सक्दैनौँ बहुत आँसु आउँछ सम्झिँदाखेरि पन्ध्र अगस्त पन्ध्र अगस्त हाम्रो देशको एउटा स्वतन्त्रता दिवस हो आज छयहत्तर वर्ष बितिसक्यो स्वतन्त्र भएको मजा आउँछ त्यो दिन हाम्रो त झन स्टुडेन्टहरूको लागि त विद्यार्थीहरूको लागि खुब मजा गर्ने दिन हो हामी खुब मजा लिन्छौँ त्यो दिन परेड हुन्छ मार्च पास्ट हुन्छ बेन्डहरू हुन्छ आफ्नो आफ्नो खेलकुद हुन्छ गोली फुटबल हुन्छ खुब मजा घुम्नु जान्छ सबैजना खुसी हुन्छ फेमिली परिवारहरू भेट हुन्छ त्यो दिन टाढो टाढोबाट आएर बहुतै राम्रो हुन्छ हाम्रो कालिम्पोङ्गमा धेरै राम्रोसँगले धेरै धेरै राम्रोसँगले पन्ध्र अगस्त स्वतन्त्रता दिवस मनाइन्छ खुब मजाले त्यो दिन सबको दसैँ हुन्छ पन्ध्र अगस्तमा हिन्दु मुस्लिम इसाई सबैको पन्ध्र अगस्तको दिन दसैँ हुन्छ नेपाली बिहारी बङ्गाली सबैको खुसीको माहोल हुन्छ त्यो दिन